मैले है अब गाउनु बजाउनु को लागि त एउटा माइक माइक्रोफोन र बक्स त चाहियो अब त्यो किन्नुको लागि अब मैले प्रबन्ध कसरी मिलाए भन्दा चाहिँ अब हामी त स्टुडेन्ट हो अब त्यस्तो पैसाहरू हुँदैन स्टुडेन्टमा तर अब पकेट मनीहरू हुन्छ हाम्रो अलि अलि भए त्योहरू जोगाड गरीकन कसैलाई अलि अलि मागेर केही गरेर माइक्रोफोन र एउटा बक्स चाहिँ किनेर चाहिँ अब कहिले काहीँ गाउने गर्छु है अब मेरो गाउनु बजाउनु धेरै मन पर्छ मलाई मेरोमा एउटा गिटार छ त्यो पनि त्यसरी किनेको मैले अब त्यो गिटार पनि अब त्यसरी मैले अब किन्नु किन्ने प्रबन्ध मिलाए है पैसाहरू अब पकेटमनीबाट जोगाड गरेर कसैलाई अलि अलि मागेर आफ्नो घरबाट अलि अलि मागेर हो त्यसरी अब रुमतिर गिटार बजाउँदै गाउने गर्छु कोही बेला माइक्रोफोनहरूतिर गाउँछु कोही बेला कहाँ पूजाहरू हुन्छ है त्यति बेला गाउँ घरमा पूजाहरू हुन्छ त्यति बेला गाउँछु अब त्यो सम्हाल्नु चाहिँ अब घरमा एकदम अब गिटार अब गाउने बजाउनेहरूको झन् अब त्यो बजाउने जति इन्स्ट्रुमेन्टहरू हुन्छ एकदम प्यारो हुन्छ अब त्यो अलिकति ठोक्कियो भने मुटुमा लाग्ने टाइपको एकदम जोगाएर सम्हालेर राख्नु राख्छौँ है हामी त्यो अब माइक्रोफोन बक्सहरू गिटारहरू